र तपाईँ अहिले उमेरले पनि तिरहत्तर वर्ष पुगिसक्नु भयो अनि यो उमेरमा तपाईँ अहिले घरमा के गर्दै बस्नुहुन्छ बिहान कति बजी उठ्नुहुन्छ दिनभरि तपाईँ के गर्नुहुन्छ है तपाईँले विशेष गरी समय चाहिँ कसरी बिताउनुहुन्छ अनि तपाईँको घरपरिवारमा अरू सदस्यहरूले के गर्छन् के कामहरू गर्छन् यसमा छोटो तपाईँले केही कुराहरू राखिदिनु होस् न म दिनमा बुढेसकाल भएँ त्यसै कारण बाहिरफेर यताउति गर्छु घुर्यानतिर जान्छु अनि सुँगुरहरू बाख्राहरू यस्तै पालेको छु मेरो घरपरिवारहरू घाँस दाउरा गर गर्छ अनि म चाहिँ घरमा यताउति कुखुराहरू खेदेर यताउति गर्दै दिन बिताउँछु खानापिना मेरो नानीहरूले पकाउँछ र मलाई पनि खानदिन्छ र म पनि खाइपिई गरेर बसिरहन्छु